हाम्रो ग्रामीण क्षेत्रमा चाहिँ गाउँ गाउँतिर अब राम्रो केही पनि छैन पञ्चायतहरू त्यस्तै छ पञ्चायत पनि राम्रो छैन होइन अब हस्पिटलहरू हुनु पर्ने गाउँमा एक एकवटा होइन हस्पिटल भन्ने छँदै छैन होइन पुलिस स्टेसन हुनु पर्ने पुलिस स्टेसन पनि छैन छेउ त के अब त्यो पुलिस स्टेसन जानुको लागि त नभनेको नि पाँच किलो मिटर हिँड्नु पर्छ अब भन्दैछु अब यस्तो खाले भन्दैछु म होइन हाम्रो गाउँमा चाहिँ दुःखको छ होइन अब यता पञ्चायतहरू त्यस्तै अब हस्पिटल हुनु पर्यो नि त एउटा एउटा हस्पिटल त छ तर त्यहाँ चाहिँ फेरि अनली फर हात खुट्टा भाँच्चिएको के हात खुट्टा भाँचिन्छ भनेर मात्र हो त्यहाँ होइन त्यहाँदेखि चाहिँ त्यति नै भन्नु चाहन्छु